अब हाम्रो घरमा चाहिँ अब बगैँचाहरू अब त्यस्तै अब बगैँचा भनौँ सब्जी फुल हो यस्तोहरू त लगाइ नै रहन्छौँ अब हाम्रो चाहिँ घरमा खेतीबारी अब अलिक बेसी नै छ त्यसकारण चाहिँ अब खेतीबारी बेसी भएकोले गर्दा हामीलाई अब त्यो बेसी खर्च चाहिँ हाम्रो चाहिँ लाग्दैन त्यसमा अब माटो अब मलहरू किन्नु परेन घरमै गाई भएकोले गर्दा गाई बाख्रा भएकोले गर्दा चाहिँ अब माटो पनि मलिलो हुन्छ फल्नु पनि राम्रैसँगले फल्छ खर्च बेसी छैन तर अब खर्च हुँदैन भन्दा अलिलि चाहिँ हुन्छ जस्तो अब खन्ने मान्छे चाहियो मल बोक्ने मान्छे चाहियो हो यस्तोमा चाहिँ अब अलिलि खर्च पर्छ अन्त सब्जीहरू पनि अब हुन्छ अब लगाउँछौँ कोपी सागहरू लगाएर अब कति अब हामीले घरमा खानुलाई हामीरू किन्नु पर्दैन अन्त बेच्नु अब कोदानमा राखेर पनि अलिलि म बेच्छु